राम्रो गुणस्तरको नस्ल र स्वस्थ जनावर कसरी चिन्नुहुन्छ भन्ने प्रश्नमा चाहिँ म के भन्न चाहन्छु भने म चाहिँ हेर्दाखेरि नै चिल्लो अनि अग्लो राम्रो एक प्रकारको हेर्दाखेरि नै एट्रेक्टिभ हुन्छ नि त्यस्तो प्रकारले चाहिँ यो चाहिँ एकदमै स्वास्थ जनावर हो भनेर चिन्छौँ अनि कोही चाहिँ अब एक वर्ष दुई वर्ष भएको हुन्छ तर हामीले त्यसमा चाहिँ विश्वास गर्नु भएन किनभने कोही त अब एक वर्ष दुई वर्ष भनेर पनि हुँदैन कोही त एकदमै कति वर्ष पुगेको हुन्छ तर सानो हुन्छ होइन अनि यसमा चाहिँ म यसबारे चाहिँ म कसको सल्लाह लिन्छु भन्दाखेरि चाहिँ यसबारे चाहिँ म विशेष गरी मेरो ससुराको सल्लाह लिन्छु किनभने उहाँहरूले चाहिँ पहिल्यैदेखि नै यसरी नै पशुपालन गर्दै आउनु भएको त्यसले गर्दाखेरि उहाँलाई धेरै जानकारी छ मलाई भन्दा पनि अनि त्यसले गर्दाखेरि चाहिँ म उहाँकोबाट नै सधैँ जानकारी लिन्छु किनभने हामीभन्दा एकदमै बुढोपाका पनि हुनुहुन्छ उहाँले चाहिँ धेरै वर्ष अगाडिदेखि नै यसको पशुपालनहरू पाल्दै आउनु भएको छ त्यसले गर्दाखेरि अब हामीलाई त त्यति बेसी आइडिया त हुँदैन र म ससुराकै उहाँकै सल्लाहले नै कसरी यो चाहिँ स्वस्थ जनावर हो भनेर चाहिँ म चिन्छु अनि लिनु सक्छु